आउने भाइ बहिनीहरूलाई चाहिँ म यही भन्न चाहन्छु कि बारी जा म पनि आमा बाबासँग बारी गएर नै कतिवटा स्कुल पढेँ आफ्नै बारीमा के केहरू रोप्दै हौ त्यो प्रकारले नानीहरूलाई पनि म त्यही सिकाउँछु मेरै छोरालाई खुद म बारीमा जा यो गर त्यो गर राम्रो हुन्छ भनेर भन्छु त्यही कारण अस्ति त गोयो पनि गएर मैसँग सागहरू रोप्यो मेरो छोराले अरूलाई पनि त्यही भन्छु गर्नु राम्रो हुन्छ आमा बाबाको हात बढाउनु बारीबाट फलेर खाएको राम्रो हुन्छ किनेर खाएको त्यो दवाई लाएर फलाएको खाएकोभन्दा चाहिँ आफ्नो हातले रोपेर खाएको चाहिँ अर्ग्यानिक चाहिँ राम्रो हुन्छ भनेर भन्छु म अरूलाई पनि मेरो छोरालाई पनि भन्छु मेरो भाइ बुहारी सबैलाई त्यही भन्छु अन्त मेरो छोराले पनि सुनेर अहिलेघडी चाहिँ बारीमा काम गर्दैछ त्यही हिसाबले सबैले गर्नुपर्छ राम्रो हुन्छ आफ्नै बारीमा फलेको खायो भने आफ्नो स्वास्थ्य राम्रो हुन्छ अर्ग्यानिक खायो भने राम्रो हुन्छ त्यही भनेर सबैलाई भन्छु पहिला हामीले यसो गऱ्यौँ उसो गऱ्यौँ भनेर सुनाउँछु म चाहिँ अदुवा रोप्दा आमासँगै अदुवा रोपे त्यही गर्नुपर्छ तैँले पनि भनेर भन्छु अन्त हुन्छ आमा भनेर चाहिँ मसँग कतिवटा हात पनि बढाउँछ अरूलाई पनि त्यही भन्छु राम्रो हो आफ्नै घरमा फलेको साग सब्जी खाएको राम्रो हो त्यही राम्रो हुन्छ भनेर चाहिँ भन्छु त्यही गर्नु पर्छ पहिला हामीले सबैले त्यही काम गर्थ्यौँ बारीकै काम गर्थ्यौँ बारीबाट नै केके रोप्दै फल्दै खाएर चाहिँ स्कुल पनि पढ्यौँ भाइ पनि पढायो मै पढेँ अब अहिलेघरी मेरो नानीहरूलाई म त्यसै गराउँछु त्यही राम्रो हो फलेर खाको चै त्यै एकदम राम्रो हो त्यो अर्ग्यानिक चाहिँ राम्रो हो त्यो पाउडर लाएर इन्जेक्सन लाएर फलेकोभन्दा चाहिँ आफ्नो हातले रोपेर खाएको चाहिँ धेरै राम्रो हो